भारतको केही अब प्रसिद्ध नित्य शैलीहरूमा आउँछ गरबा कथकली बिहू नेपाली फोक डान्स क्लासिकल भरतनाट्यम अरू पनि छ अझै थुप्रै छ होइन अनि प्रसिद्ध नर्तकहरू माझमा चाहिँ म चाहिँ सुधा चन्द्रनलाई चिन्छु सुधा चन्द्रन को चाहिँ हामीले स्कुलमा पढेको हो उहाँ चाहिँ एउटा भारनाट्यम डान्सर हुनुहुन्थ्यो राम्रो डान्सर एकदमै होइन अनि उहाँ चाहिँ तामिलनाडूबाट चाहिँ मद्रास उसको आफ्नो आमाबाउ भएकोमा जाँदा चाहिँ उहाँको चाहिँ कार एक्सिडेन्ट भएर एउटा खुट्टा चाहिँ उसको बिग्रियो होइन बिग्रिन्दै एक्सिडेन्टमा बिग्रियो अनि डक्टरले चाहिँ एकदमै भनेको थियो नाच्नु हुँदैन अब एकदमै केही गर्नु हुँदैन भनेर तर पनि अब उहाँ त पुरा नाच्ने अब उसलाई त एकदम भरतनाट्यममा त अब एकदम माया गर्ने उसले नाच्ने अनि उहाँ चाहिँ नाच्नु छोड्नु भएन डक्टरले उहाँको रड हाल्नुभएको हो खुट्टामा तर पनि उहाँ अहिले नाच्नु हुन्छ अहिले पनि नाचिरहनु भएको छ अनि उहाँलाई चाहिँ मैले इन्डियन टेलिभिजनमा पनि देखेको छु इन्डियन टेलिभिजनमा पनि उहाँले काम गर्नुहुन्छ अनि अर्को डान्सरको रूपमा चाहिँ उदय संस्कार लाई देखेको चिनेको छु अनि उहाँ चाहिँ फोक डान्सर हो क्लासिकल डान्सर पनि हो अनि उहाँले पनि हाम्रो भारतको मा चाहिँ अब नृत्य लाई लिएर चाहिँ एकदमै राम्रो काम गर्नुभएको छ